बिहेहरूको बिहेहरूमा रमाइलो गर्नुभन्दा चाहिँ म आफ्नै आ आफ्नै गाउँको वरिपरि छिमेकीहरूको बिहामा साथै सन्तानहरूको बिहा हुँदा धेरै नै रमाइलो गर्छु किनभने धेरै नाच्छु किनभने मानिसको जिन्दगीमा खुसी खुसी हुनु अति नै आवश्यकता हो किनभने यस जमानाको भागदौडको जमानामा एकछिन बिसाएर कसैको बिहामा गएर खाएर नाचेर रमाइलो गर्नु अति नै आवश्यकता हो किनभने माने किनभने बिहेहरूमा रमाइलो गर्नु धेरै नै मजा आउँछ अनि आफ्नो साथीभाइ भेटे पछि चिनेको मानिसहरूले भेटे पछि झन् धेरै नै रमाइलो हुन्छ अनि म नेपालीस् नेपाली परिवारमा जन्मेको हुनाले म धेरै नेपाली गीतहरूसँग धेरै प्ररित छु अनि नेपाली भाषा तरफ मलाई धेरै नै मनपर्छ अनि मलाई नेपाली गीतहरू धेरै नै मनपर्छ अनि नेपाली गीतहरूको अनि बिहेको सङ्गीतको कुराहरू गर्नुभन्दा चाहिँ नेपाली भाषाहरूको गीत जस्तै कुटुमा कुटु भन्ने गीत अनि अनि दुबो फुल्यो भन्ने नेपाली गीतहरू धेरै मनपर्छ अनि यस्ता नेपाली गीतहरू सुन्दा धेरै नै मनमा खुसी हुन्छ अनि यस्तै गीतहरूमा नाच्दा मनमा धेरै खुसी हुन्छ